स्थानीय बिकासको निम्ति पर्यटनले अहम भूमिका निभाउँछ पर्यटन अनि पर्यटक बेगर स्थानीय व्यवसायमा कुनै पनि बिकास हुन सक्दैन हामी उदाहरणको निम्ति शिमलालाई लिन्छौँ दार्जिलिङलाई लिन्छौँ सिक्किमलाई लिन्छौँ भारत अन्य प्रान्तहरू छ जहाँ यस्ता पर्यटकिय स्थलहरू छन् जसमा तपाईँ वातावरण धार्मिक अनि पारम्पारिक पर्यटकिय क्षेत्रहरू छ जसले स्थानीय व्यवसायलाई को बिकासको निम्ति ठुलो टेवा र मदद पुग्नेछ